अब आफ्नो घरमा सब्जीहरू रोप्नु मनलाग्छ होइन जग्गा छैन चार डेसिमल जमिनमा घरै मात्रै छ होइन छत त छ खुल्ला त्यहाँ छतमा चाहिँ अब हामीले बजारमा माछा त्याएको हुन्छ थर्मकोलको कार्टुन हुन्छ त्यो चाहिँ फ्याँकेको हुन्छ उनीहरूले त्यो चाहिँ हामीले लिएर आएर होइन म चाहिँ त्यो लिएर आएर चाहिँ छतमा मल माटो हालेर होइन मजाले बारी जस्तो बनाएको छु कार्टुन कार्टुन कार्टुनमा त्यसमा चाहिँ म साग पनि लगाउँछु लसुन लगाउँछु अन्त प्याज पनि लगाउँछु चाइनिज एप्पल लगाएको छु अहिले अन्त साग सिमी बोडी डल्ले खोर्सानी अन्तखेरि भिन्डी बैगुन अदुवा बिस ए बिइँ सबै लगाएको छु होइन सधैँभरि त पुग्दैन तर पनि अब अब आफ्नो हातले रोपेको होइन अर्ग्यानिक खानुको लागि चाहिँ कोही कोही बेला मनपर्छ त्यही भएर चाहिँ रोपेको होइन फल्छ फल्नु त मजाले पुग्छ अब चार पाँच छाक त हुन्छ त्यो रोपेकोबाट होइन बारीमा जस्तो त हुँदैन तर पनि कार्टुनमा पनि राम्रै फल्दैछ